अहिलेको समयमा अब हामीले धेरै चराहरू देख्दैनौँ पहिला पहिला अब हामी बिहान उठ्दाखेरि आँगन भर्ती चराहरू हुन्थ्यो किन अहिले चाहिँ किन यो चराहरू सबै हराउँदै गएको भन्दाखेरि अब अहिले मान्छेको जनसङ्ख्या बढ्दैछ र जनसङ्ख्या जति बढ्छ त्यत्ति अब मान्छेको चाहिँदो निड पनि बढ्दै जान्छ र अहिले जुन चाहिँ त्यो नेटवर्कहरू लगाएको हुन्छ त्यसको रेन्ज धेरै बेसी हुन्छ र त्यसले गर्दा अब कति कति बेला चराहरू त्यसमा गएर बस्छ र त्यसमै करेन्ट लागेर मर्छ र अहिले वन जङ्गलहरू पनि मासिँदैछ र चराको जुन चाहिँ घर हुन्छ त्यही हो रुखहरू नै हो र रुखहरू मासिँदै गएपछि चराहरू पनि मासिँदै जान्छ र अहिले गिद्ध जस्तो पहिला पुरा हुन्थ्यो गिद्ध त्यो गिद्धहरू पनि आहिले देखिँदैन र अहिलेको समयमा चराहरू हेर्नु वन जङ्गलहरू हेर्नु पनि हामी जङ्गलमा जानुपर्छ किनकि अहिले हाम्रो छेउछाउमै हामी चरा चरङ्गीहरू देख्दैन